गुड मर्निङ भन्नु कहाँदेखि कहाँदेखि बोल्नुभयो

हाम्रो बगानको चाहिँ मेन चाहिँ अब वर्कर छ हैन बगान अब चलेको श्रम पनि चलाउँछ खै यहाँ चाहिँ अब हाम्रो अरू अलिक रोज कम्ती छ मान्छेलाई हैन अनि त अरू जुन फ्याक्ट्रीतिरदेखि हुन्छ हाम्रो बगानमा चाहिँ लिमिटेड कम्ती पनि अहिले मोटामोटी अढाई सय छ हाजिरा अनि त त्यो एकजनाले काम गर्दाखेरि परिवार पाल्नु धन्ने हुन्छ प्रोब्लम हुन्छ बिचराहरलाई छजना परिवार हुन्छ एकजनाको कमाइले खर्चमा साह्रो पर्छ त्यहीँमाथि फेरि अब पिएफ काटिन्छ पिएफ काटेपछि पैसा ठिकसँग जम्मा गरिएको छैन अहिलेसम्म कम्पनीले होइन त्यो पैसा एउटा पैसा काटेर अब बुझाएको छैन त्यो ग्रेचुटी पनि दिएको छैन होला कम्पनीले अलिक किन बगान अलिक ठिकसँगले चलेको छैन हाम्रो यहाँ अब बगानमा पानीको पनि व्यवस्था कस्तो गम्भीर छ अहिले कतिओटा कुरा अब छाता तिरपल दिएको छैन पा पानीझरीमा काम गर्नुपर्छ छाता दिएको छैन भिझी भिझी काम गर्नुपर्छ यहाँ हामीहरू जुन बगानमा काम गर्दाखेरि अलिक झोलाहरू युज गर्छौँ तिरपल युज गर्छौँ चप्पल युज गर्छौँ अब त्यो पनि आफ्नै पैसाले किनेर लगाउनुपर्छ कम्पनीले कुनै एउटा फ्यासिलिटी दिएको छैन अहिलेसम्म र यहाँको मानिसहरूलाई अलिक पहिलाको बगानभन्दा अहिले बहुत तकलिफ छ त्याँबाट सबैकुछ समान बढेको छ दाम बढेको छ एउटा एउटा घरमा कमसे कम दस हजारदेखि बेसी खर्च हुन्छ बगानको लिमिटेड यो प्याकेज अब तिन हजार चार हजारले घर चलाउनु साह्रो परेको छ बिचाराहरू आएर पनि काम गर्नु जानु मजबुर हुन्छ आफ्नो परिवार छोडेर यस्तो अवस्था भएको छ फेरि कम्पनीले बारबार कम्पनी चेन्ज भइबस्छ घरी बन्द हुन्छ घरी खुल्छ मालिकले पनि पचास कतिवटा बगान बन्द गरिदएको छ र कतिजना मान्छे काम नपाएर केरेलातिर पनि काम गर्न गएका छन् कतिको बास टुटिसकेका छन् नानी एकतिर आमा एकतिर भएको छ हाम्रो बगानमा धेरै समस्याहरू छन् कति हाम्रो काम गर्दाखेरि ती चट्ट्याङ लाग्छ त्यहाँ मर्छ त्यसको पैसा पनि पाउँदैन अब भनेको हिसाबले तलब ठिकसँग टाइममा छैन क्वार्टर त्यतिकै छ क्वार्टर अब दिएको छ पुरानो क्वार्टर साठी वर्ष पुरानो घरी पानी चुहिन्छ रिपेयर गरिदिँदैन दरबाजा भत्केको छ अब किचेनभित्रै कुकुर पस्छ सुतेको ठाउँमा कुकुरहरू पसिदिन्छ भन्नु गयो भने कम्पनीले पैसा पठाएको छैन रिपेयर अहिले गर्नु सक्दिन भन्छ अनि त जीर्ण अवस्था घरमा बसिरहेका छौँ हामीलाई अलिक साह्रै छ हाम्रो कम्पनी राम्रोसँगले हेरिदियो भने चाहिँ हामीलाई सुबिधा हुन्थ्यो र यहाँको अब अहिलेसम्म त्यो परिस्थितिमामा चाहिँ यहाँ हाम्रो निकै साह्रो गाह्रो छ हामीलाई हामीले दुःख पाएको छौँ यो चाहिँ मेन स समस्या हो यही यही समस्याहरू लेख्दिनु छोरीले हुन्छ राखेँ ल हुन्छ